मलाई पकवान पकाउँदा अप्ठेरो लाग्ने सेलरोटी र पलाउ हो किनभने सेलरोटीमा अब चामलहरू कुट्नुपर्छ त्यसलाई फर्स्टमा भिजाउनुपर्छ अनि कुटेर त्यसलाई उयो गर्नुपर्छ दुधहरू चाहिन्छ चिनीहरू पनि चाहिन्छ धेरै त्यसको लागि गर्नुपर्छ अनि तेलमा फ्राई गर्दा पनि तेलहरू उछिट्टिएर आउँछ कोही बेला राम्ररी राउन्ड सेपमा आउँदैन कस्तो अप्ठेरो हुन्छ अनि कोही बेला तेलहरू उछिट्टिएर हातहरू पनि पोल्छ अनि अर्को हुन्छ पलाउ पलाउमा पनि अब चामलहरू भिजाउनुपर्छ अनि धेरै टाइपको मसलाहरू लाग्छ त्यसमा अन्त पकाउँदा पनि अलिकति झिँजो हुन्छ त्यो पलाउ अनि मेन्ली त्यहाँनिर उयोहरू राख्दाखेरि कोही बेला पाक्दैन कोही बेला कट्मेरो हुन्छ चामलहरू पनि अनि सजिलो मलाई पकाउन मनपरेको चाहिँ चिकन ग्रेभीहरू मनपर्छ चिकन ग्रेभी चिकन चिल्ली अनि सब्जीहरूमा मलाई सिमीको झोलहरू राम्रो लाग्छ सजिलो पनि लाग्छ त्यसमा उयो सिमीहरूलाई अलिकति मसलामा कुकरमा सिटी लगाउँदा पनि राम्ररी पाक्छ अनि त्यो एउटा सिम्पल पनि राम्रो मिठो पनि हुन्छ अनि त्यत्ति हुन्छ